हेलो कस्तो हुनुहुन्छ म कृपा क्या त्यो माथि घरको अस्मिता

तपाईँको अनि बारीहरूतिर चाहिँ अहिले कस्तो उयो हुँदैछ हजुर ए अनि तपाईँ ए अनि पानीको चाहिँ त्यस्तो दुःखहरू छ कि छैन ए अनि तपाईँ मेरोमा मेरोमा त छ रायो सागको बिजन तपाईँमा चाहिँ उयो तपाईँले रायो साग लाउनु भएको छैन अहिलेसम्म हजुर

योपालि त तपाईँहरूकोतिर पुरा बाढ पस्यो क्या ए हाम्रोतिर त योपालि त्यस्तो आएन हजुर त्यस्तो आएन त त्यस्तो बाढ चाहिँ आएन कि पानीको पनि तर हामीलाई चाहिँ पुरा दुःख भयो नि योपालि उयो खोलाबाट खोलाबाट नाला तानेर लिएर लिएर आएर पानी हालेको त्यही पनि कति कतिवटा सा उयोहरू त मऱ्यो पनि सब्जीहरू त हजुर अन्त अन्त तपाईँले सागहरू बजारमा गएर बेच्नु भयो हजुर तर हाम्रोतिर त त्यस्तो बिक्री नै भएन योपालि सबैजनाले घर घरमा लाउनु भयो नि त सागहरू त्यही कारण त्यस्तो माथि सहरमा पठाएर हामीहरू बेच्दैथियौँ त्यस्तो पानी नै रामरी परे परेन नि त योपालि त्यही कारण सबै बिग्रियो तर पनि यहाँ मेरो सागको बिउ बिरुवा चाहिँ छ कि तपाईँ लिनुलाई मान्छे पठाइदिनुहोस् न ल म पठाइदिन्छु ल ल ल हुन्छ राखेको ल